ए विनय दादा हो ए सुन्नुहोस् न पर्मसाको बाबा बोल्नुभएको है तपाईँ ए सन्नुहोस् न तपाईँको नानी यहाँनिर स्कुलमै छ कि हजुर उसको मम्मीले अहिले एक दुई मिनटमा आउँछु भन्नुभएको थियो कि दस मिनट भइसक्यो अन्त मलाई तपाईँको नम्बर यता अर्को पेरेन्ट्सबाट मागेर ल्याएको कि चिन्नुहुन्छ होला म उसको मिस बोल्दैछु

हजुर अब म यहाँनिर दस पन्ध्र मिनट चाहिँ बस्छु हो नानीहरू अरू पनि छ दस मिनट हजुर ए हुन्छ हुन्छ म यो गेट छ नि स्कुलको गेट त्यहीँ हुन्छु नानी चाहिँ म योभित्र क्लासमा राखिराखेको छु अहिले हो तपाईँकोसँगै छ तपाईँको अर्को छिमेकीको पनि नानी छ यहीँ ए हुन्छ हुन्छ बरू मम्मीलाई तपाईँ एकपल्ट भनिदिनुहोसै एकछिनबाट आउँछु त भन्नुभएको थियो हो फेरि म अहिले अलिक टाइम ज्यादा लाग्यो भने भनेर नि ए हन्छ हुन्छ हुन्छ हुन्छ